कालिम्पोङ जिल्लामा विभिन्न किसिमका समुदायहरू बस्ने हुनाले अब आफ्नो समुदाय जाति अनुरुप नै अब धर धार्मिक परम्परालाई धार्मिक आस्थालाई कायम राख्दै आफ्नो चाड पर्वहरू मनाउने प्रथा छ अब कालिम्पोङ जिल्लामा अधिकांश नागरिकहरू हिन्दु समुदायबाट भएको हुनाले यहाँको मुख्य चाड पर्व दसैँ तिहार नै हो दसैँ तिहार अब गाउँ घरदेखि लिएर सहर बजार सबै अब रमझम झिलिमिली देखिने किसिमको हुन्छ दसैँ दसैँमा चाहिँ अब होइन आफ्नो अब आफन्तहरू भेट्ने टिका लाउने जमारा लाउने मिठो मसिनो खाने माछा मासु खाने आफ्नो साथी भाइहरूसित भेटघाट गर्ने प्रेम भाव आदन प्रदान गर्ने त्यो किसिमको एउटा घार्मिक परम्परा छ अनि तिहारमा विशेष प्राथमिकता दिएर तिहारलाई मनाउने गरिन्छ यो एकदम आकर्षण पनि हुन्छ विशेष सहरी क्षेत्रमा होइन जता पायो जता पनि झिलिमिली गाउँ घर पनि उस्तै कम लाग्ने चाहिँ होइन अब दियोहरू बालेर होइन त्यो इन्डिकेटर लाइटहरू बालेर सयपत्री मालाले घर दैलो सजाएर सबै एकदम झिलिमिली तिहार चाहिँ अब देवहरू देवहरूले अब सुरहरूलाई जितेको एउटा मान्यतालाई कायम राख्दै होइन देउसुरे भनेर र सन्देश फैलाउने होइन गाउँ घरमा डुलेर घुमेर त्यो सन्देश फैलाउँदै देउसुरे खेल्ने प्रथा अझै पनि यथावत छ अब महिलाहरूले भैलिनी खेल्ने प्रथा साथी सङ्गीहरूलाई लिएर घर घर हिड्दै होइन भैलिनी खेल्ने अनि केटाहरूको पनि त्यस्तै अब साथी भाइहरूसित मिलेर मादल सांस्कृतिक बाजागाजाको साथमा देउसुरे भट्टाउँदै होइन एकजना भट्याउने अनि अरूले देउसुरे भन्ने त्यसरी गाउँ घर भट्टाउँदै देउसुरे खेल्दै चन्दाहरू बटुल्ने त्यो प्रथा धार्मिक आस्थासित जोडिएको त्यो एउटा प्रथा कायम छ होली होली चाहिँ अब सहर केन्द्रित हो सहरमा चाहिँ अब बिहारी मारवाडी आदि सुमदायहरूले मनाउने यो एउटा विशेष चाडपर्व होलिका प्रह्लाद र होलिकाको एउटा

आस्थासित धार्मिक विश्वाससित जोडिएर यो एउटा मनाइने एउटा विशेष चाड हो उनीहरूको होलीको दिन चाहिँ अब उनीहरूले रङ्ग दलेर रङ्ग पनि अब सुक्खा होइन धुलो अर्को चाहिँ पानी रङ्ग त्यसरी रङ्गहरू दलेर एक अर्कामा रङ्ग छ्यापेर परिचित अपरिचित अथवा बजार आउने जो कोहिलाई होस् रङ्गहरू दलेर उनीहरूले आफ्नो प्रेम भाव दर्शाउने रमाइलो गर्ने आनन्द लिने भाङ्गको लड्डु खाएर आनन्द लिने गीतहरू बजाएर नाच्ने सडक बिचमा नाच्ने एउटा चाहिँ अब भिड जम्मा भएर होइन साथीमाथि साथी चढेर माथि चाहिँ एकदम दोरी टाँगेर अबो पैसा उठाएको हुन्छ अगाडि नै लोटामा पैसा भेला पारेर उठाएर लोटामा बाँधेर त्यो झुन्ड्याएको हुन्छ त्यो चाहिँ अब साथी माथि एकदम अग्लो एकदम अग्लोमा झुन्ड्याएको हुन्छ त्यो चाहिँ साथीमाथि साथी चढेर कुममाथि कुममा चढेर त्यो चाहिँ अब टिप्नुपर्ने त्यो त्यो उनीहरूले टिप्न सफल भयो भने चाहिँ त्यो चाहिँ उनीहरूले बाडेर खाने त्यो किसिमको रमाइलो त्यसको खास त्योसित अब के आस्था जोडिएको छ त्यो चाहिँ अब मलाई जानकारी छैन तर त्यसरी उनीहरूले रमाइलो गर्ने अब एउटा परम्परा छ